हेलो हजुर भन्नुहोस् बहिनी हजुर म पुष्प स्टोरबाड बोलेको हजुर आउनुहोस् न अहिले उयो पूजाको टाइमले गर्दा राम्रो अफरहरू पनि आएको छ है तपाईँलाई फेमिलीको लागि हो भने चाहिँ हाम्रोमा फेिमेली चाहिँ एभाइलेबल छ सबै सामानहरू तपाईँलाई के चाहिन्छ अब घरमा बाबा हुनुहुन्छ भने प्यान्ट सर्ट है हस्बेन्ड हुनुहुन्छ भने हस्बेन्डहरूलाई प्यान्ट टी सर्टहरू अब त भयो साडी कुर्था नानीहरूको लागि फ्रग सानो बेबी नानीहरूको लागि बेबी सुटहरू चाहिँ राम्र राम्रा आँको छ हजुर अहिले नयाँ मोडलहरू आएको छ नि हो यो कुर्थाहरू पनि आएको छ हजुर अहिले त हामीले कम्तीबाटै राखेको छ फाइभ हन्ड्रेडदेखिको सुरु छ है तपाईँ आउनुहोस् तपाईँको अब बजेटहरू पनि हेर्नुपऱ्यो पूजाको टाइम है त्यही हिसाबले तपाईँलाई कस्तो प्रकारको मन पर्छ आउनुहोस् न हर तरिकाको डिजाइनहरू है प्राइजहरू तपाईँले कलेक्ट गर्नुहोस् साडीहरू पनि हजुर अब तपाईँलाई सिम्पलमा चाहियो भने सिम्पलमा पनि छ है अन्तखेरि अब पार्टी वेयर लिनुहुन्छ भने पार्टी वियर टाइपको पनि छ सुटहरू पनि त्यस्तै टाइपकोहरू छ हजुर नानीहरूको लागि अहिले चाहिँ फ्रकहरू राम्रो राम्रो आएको छ नानीहरूको लागि हो फ्रक सुट टाइपको पनि आएको छ तिन वर्ष नानीहरूको छोराहरूको प्यान्ट सर्ट टीसर्टहरू आएको छ हजुर जुत्ताहरू चाहिँ हजुर बहिनी छैन मेरोमा चाहिँ है मेरै छेउमा चाहिँ अब मेरो साथीको दोकान छ उसकोमा छ उसलाई पनि म कन्ट्याक्ट गराइदिन्छु है त्यहाँबाट आएर तपाईँले कलेक्ट गर्नु सक्नुहुन्छ मै लगेर देखाइदिन्छु नि चिनाजाना गराइदिन्छु तपाईँ आउनुहोस् मेरो स्टोरमा अब तपाईँलाई कस्तो खालको कलर मनपर्छ लाइट कलर डार्क कलर है त्यस्तै टाइपमा अब न हामीलाई यहाँ दोकानमा आएर कुन चाहिँ टाइपको चाहियो हामीले त्यही टाइपको तपाईँलाई निकालिदिन्छ कलेक्ट गरेर

हजुर आउनुहोस् न बहिनी डिस्काउन्टहरू त हामीले पूजाको लागि अफर निकालेको छ हजुर फर्मल पनि छ हजुर टी सर्टहरू फर्मलहरू पनि छ राम्रो छ हजुर जिन्स प्यान्टहरू हजुर जिन्सहरू छ तपाईँको यो समर जिन्स भयो हो यस्तो जिन्स छ पिस चायहेमा पनि छ कपडा पनि छ हजुर हुन्छ आउनुहोस् न तपाईँ हुन्छ हुन्छ धन्यवाद